हलो अशोक बडा बोल्नु भएको ए सुन्नुहोस् न तपाईँले गाईहरू पाल्नु भएको रहेछ नि है कतिवटा छ बडा गाई ए अन्त दुध दिने रहेछ नि है

ए अन्त बडाले त्यो दुधहरू के गर्नु भएको छ हौ म दुध उठाउँथे कि हजुर म लिन्छु बडा तपाईँले दाम मिल्यो भने चाहिँ म तपाईँको पन्ध्र केजी उठाइदिन्थेँ नि दिनमा गाउँमा कसरी दिनुहुन्छ बडा ओहो तिस रुपियाँ बडा म तपाईँलाई बिस रुपियाँ गरेर दिन्थे नि पन्ध्र केजी उठाइदिन्छु होइन म तपाईँको पन्ध्र केजी नै उठाइदिन्थेँ तपाईँलाई कुनै दु ख हुन्थेन नि गाउँमा गइरहनु पर्ने दरकार हुँदैन म बिहान आएर मेरो गाडीले लगिहाल्छ अन्त महिनै पिछे त

अँ हुन्छ बडा फेरि मैले पनि त माथि लगेर बेच्नु पऱ्यो अब माथि पनि मलाई तिस रुपियाँ दिन्छ होला पचिस रुपियाँ गरेर दिनुहोस् न अन्त हुन्छ बडा म बिचार गरेर भरे फोन गर्नुहोस् न त ए हुन्छ हुन्छ बडा म तपाईँलाई भरे फोन गर्छु नि त फेरि हुन्छ बडा राखेँ अहिले हुन्छ